हेलो ओए सुन् न अस्ति पेन्ट किन्छु भन्दैथिइस् नि मार्केटमा एउटा दोकानमा यस्तो दामी पेन्ट रहँदो रहेछ कि अस्ति नै मैले त्यहीँबाट ल्याएको थिएँ हो अन्त आज पनि गएर ल्याउँ भनेको कस्तो राम्रो पेन्ट त्यो दोकानमा दोकानको नाम चाहिँ मलाई थाहा छैन कि तर कहाँ छ त्यो चाहिँ म जान थाहा छ मलाई पुरा राम्रो छ पेन्ट चाहिँ हिँड न ल कहिले जान्छस् अझै मलाई किन्नु छ हौ दुईवटा जस्तो पुरा राम्रो पेन्ट रहेछ ल ल कहिले जाउँ मलाई भन न ल तँ र म सँगै जानुपर्छ